सहर अर्थात् गाउँ है सहर गाउँमा स्वास्थ्य सेवा को निम्ति स्वास्थ्य सेवा सुविधाको निम्ति प्रत्येक प्रत्येक गाउँमा स्वास्थ्य केन्द्र हुन जरुरी छ किनभने कुनै पनि समयमा कुनै पनि दुर्घटना हुनसक्छ यस्तो समयमा सहर लैजान निकै टाढा गाह्रो पर्छ है भनेको बेलामा गाडी हरूको यातायातको असुविधा हुन्छ त्यही भएर एकदमै स्वास्थ्य केन्द्रको जरुरी पर्न जान्छ र यातायात को दृष्टिकोणमा हेर्नपर्दा यातायातलाई हेर्नपर्दा बाटोघाटो एकदमै असल तरिकाले बनाई ब बनाइदिए बनाइदिएको है सरकारबाट त्यही हामीलाई चाहना हुन्छ र यातायातको निम्ति बाटोहरू राम्रो राम्रो बाटोघाटो राम्रो हुन जरुरी छ किनभने एकदम गाउँदेखि सहरको दूरत्व निकै लामो भएको हुनाले है बाटोघाटो एकदमै राम्रो हुन जरुरी छ किनभने कतिपय ठाउँमा धेरैवटा गाडीहरू एक्सिडेन्ट भएर मानिसहरूले मानिसहरूले ज्यान गुमाउन परिरहेको छ यसै कारणले त्यस्तो घटना घरिघरि नघटोस् भनेर यातायातको एकदमै यातायातको सरकारले एकदमै यातायातको निम्ति बाटोघाटो राम्रो बनाइदिन आवश्यक छ शिक्षा भन्नपर्दा प्रत्येक गाउँमा प्रत्योक गाउँमा एक एकवटा है सरकारी स्कुल हुन जरुरी छ किनभने गाउँदेखि सहरमा स पढ्न आउने ती नानीहरूलाई धेरैवटा कुराको असुविधा पर्न जान्छ उनीहरूलाई बस्ने घरको आवश्यकता पर्न जान्छ विशेष कुरा त बस्ने घरको आवश्यकता पर्न जान्छ र सबै परिवारहरू सबै परिवारहरू सम्पन्न हुँदैनन् है र उनीहरूको लागि स्कुल धा हिँडेर आउन सम्भव हुँदैन यसै कारणले प्रत्येक प्रत्येक गाउँमा सरकारी स्कुल सरकारी स्कुलको स्थापना हुन अत्यन्तै जरुरी पर्छ यसरी नै यस्तै प्रकारले प्रत्येक गाउँ र सहरमा यातायात र स्कुल शिक्षा शिक्षा शिक्षालाई अघि बढाउनका निम्ति प्रत्येक ठाउँमा सरकारी स्कुलहरू राखिदिन अत्यन्तै जरुरी छ र यातायातको निम्ति बाटोघाटो राम्रो बनाइदिन जरुरी छ र स्वास्थ्य केन्द्र प्रत्येक गाउँमा स्वास्थ्य केन्द्र खोलिदिन अत्यन्तै जरुरी पर्न जान्छ